हेलो हजुर भन्नुहोस् हजुर हजुर म अजय बोल्दैछु हजुर हजुर ए हजुर आउनुहोस् न म घुमाइदिन्छु नि यता मङमायाबाट हामी तकदाह हुँदै तकदाहबाट छ माइल हुँदै हामी यता जोरबङ्गला हुँदै तपाईँलाई म बतासे दार्जिलिङहरू कुन कुन घुम्नु हुन्छ म घुमाइदिन्छु हजुर हजुर यहाँबाट पेसोक तपाईँको यहाँबाट पन्ध्र किलोमिटर पर्छ त्यहाँबाट लप्चू हुँदै हामी लप्चू हुँदै जाँदाखेरि हामी सत्ताइस किलोमिटरमा चाहिँ जोरबङ्गला पुग्छौँ घुम पुग्छौँ घुम सरी घुम हामी सत्ताइस किलोमिटर पेसोकबाट सत्ताइस किलोमिटर चाहिँ हामी घुम पुग्छौँ त्यहाँबाट दार्जिलिङ चौध किलोमिटर छ हजुर मङमाया छ नि होमस्टेहरू छ यहाँनिर राम्रो राम्रो जग्गाहरू छ मङमायामा त्यहाँनिर तपाईँको स्विमिङ पुलहरू छ अनि ओरेन्ज भिल्लाहरू छ मङमायामा छ राम्रो राम्रो ठाउँहरू छ हजुर त्यहाँ छ भ्यू पोइन्टहरू भ्यू पोइन्टहरू दार्जिलिङमा तपाईँको यता रक गार्डनहरू छ धेरै जग्गाहरू छ तिनचारवटा जग्गाहरू मैले जाने जति जग्गाहरू म घुमाइदिन्छु आउन सक्नुहुन्छ यहाँबाट दार्जिलिङ तपाईँको चारवटा पोइन्ट घुमेर हो भनेदेखि अप एन्ड डाउन तपाईँको पाँच हजार लाग्छ हजुर मङमायाबाट तपाईँको सत्ताइस माइल घुमाएर हजुर सबै घुमाएर हामी पाँच हजारमा चाहिँ हामी गर्छौँ हजुर हजुर आउनुहोस् हजुर एकदम राम्रो राम्रो छ यहाँनिर होटलहरू छ होमस्टेहरू छ राम्रो राम्रो जग्गाहरू छ यहाँनिर बस्नु खानुको लागि घुम्नुको लागि राम्रो जग्गा छ तपाईँ एकदम आउन सक्नुहुन्छ यहाँ होमस्टेको आफै खाना पकाएर खाँदाखेरि दुई हजार रुपियाँ पर डे पर्छ र यसरी खाना हामीबाटै खानुहुन्छ भनेदेखि चाहिँ यहाँनिर अलिकति बेसी महँगो पर्नुजान्छ किनभनेदेखि हामीले यहाँनिर तपाईँको एउटा रुम डबल बेड अनि त्यसपछि हामीले टोइलेट बाथरुम हामीले एटेच दिएको हुन्छौँ अनि त्यसमा हामीले बिहानको बिहानको टी र ब्रेकफास्ट हामीले यहीँबाट दिने गर्छौँ त्यहाँदेखिको तपाईँहरू घुमेर फेरि बेलुका आएर अनि फेरि लन्च गर्नुहुन्छ डिनर गर्नुहुन्छ त्यसको हामी एक्स्ट्रा जोड्छौँ एकदम हुन्छ हुन्छ हवस् हवस्